हेलो हजुर हजुर सर नमस्ते सर हजुर सर

ला नानीले त बिहान त हलकै बिस्किटहरू मात्रै खाएको थियो सर बिस्किट दुधहरू खाएको थियो सर बिहान हिजो चाहिँ अलिकति बिसन्चो थियो सर कि अन्त मैले आज स्कुल नजानु भन्दा पनि होइन जान्छु अहिले म ठिकै छु भनेर भन्यो अन्तखेरि मैले त पठाएको थिएँ सर हजुर सर हजुर सर ए ए हजुर सर आउनसक्छु हजुर सर ए हवस् ए हजुर सर हजुर

हजुर सर हजुर सर ए म आउँ अलिकति टाइम लाग्छ सर एकछिन टाइम लाग्छ कि हजुर एकछिन टाइम लाग्छ कि अन्त म आइहाल्छु सर ए हवस् हजुर ए हजुर सर हुन्छ थ्याङ्क्यु सर

ए हजुर सर हजुर ए हुन्छ हवस् हजुर सर म अलि एकछिन अलिकति चाहिँ टाइम लाग्छ यसो लुगासुगा लगाएर म आइहाल्छु सर हुन्छ अलिकति याद गरिदिनु होस् ल सर अलिकति याद गरिदिनु होस् है हजुर सर हजुर हजुर सर हजुर सर हवस् सर हवस् सर म अलिकति चाहिँ टाइम लाग्छ कि सर म आइपुगी हाल्छु नि ल हवस् हवस् हवस् सर धन्यवाद